हेलो तपाईँ सरिताको आमा बोल्नु भएको हो तपाईँको नानी घरमा राम्रै थियो ए नानी त आएदेखि नै एकदम बिसन्चो छ जस्तो छ मुख पनि यसो ओइलाएको जस्तो छ या नानी पुरा बिमारी भएको छ त स्कुलमा आएर के गर्नु हुन्छ हौ तपाईँहरू के खुवाएर पठाउनुहुन्छ अचेलको पेरेन्ट्सहरूलाई के भएको कोनि त प्याकेटको खानेकुराहरू खुवाउनु हुन्छ कि के गर्नु हुन्छ तपाईँहरू नानीहरू त एकदम बिमारी भएको छ यहाँ भोमिटिङ गरेर झाडा गरेर भइरहेको छ त स्कुलमा त त्यस्तो बाहिरको खाने कुराहरू केही पनि अनुमति छैन ल्याउने अब तपाईँहरूले घरमै हेर्नुपर्ने हो अहिले वातावरण पनि त्यस्तै भएको कारणले पनि नानी बिमार भएको हुनुसक्छ तर तपाईँहरूले पनि अलिक ख्याल गर्नु पर्ने हो नानी के कस्तो छ स्कुल जाने भएको छ कि छैन उसको स्वास्थ्य कस्तो छ हेरेरै स्कुल पठाउनु पर्ने हो यसरी स्कुलमा आएर बिमारी भयो भने न आमा छ न बाउ छ हामीले कसरी हेर्नु यत्रो विधार्थीहरूलाई रोग सर्छ घरमा प्याकेट लन्चहरू दिनुहुन्छ कि वा अब तपाईँहरूलाई त थाह छ हाम्रो स्कुलमा बाहिरको खाना त्यस्तो अलाउड छैन घरको टिफिन मात्रै एलाउड छ अनि स्कुलमा त त्यस्तो लापर्वाही हुने केही पनि कुरा आउँदैन अनि यो घरबाटै जस्तो होको हुनुसक्छ तपाईँहरू आएर अब नानी लैजाने प्रबन्ध गर्नुहोस नानी एकदमै बिमारी भएको छ झाडा पखाला भइराखेको छ भमिटिङ्ग भइराखेको छ नानीलाई लु तपाईँ चाँडो भन्दा चाँडो स्कुल आउने कोसिस गर्नुहोस् अनि नानी कि ख्याल राख्नुहोस् यसरी त कसरी हुन्छ सानो नानीलाई आएदेखि नै एसेम्बलीमै देखि नै एकदम बिमारी देख्दै थिएँ त्यहाँदेखि त एकैचोटि झाडा पखाला भएर नानी एकदम बिमारी छ अहिले हामी गर्न सक्ने काम त गर्दैछौँ तर पनि आमा बाउ र डक्टर जस्तो हुँदैन अन्य विद्यार्थीहरूलाई नि असुविधा हुन्छ त्यस कारण तपाईँ जति छिटो हुन्छ त्यति छिटो आउने प्रयास गर्नुहोस् आफ्नो नानीलाई लगेर डक्टरकोमा जानुहोस् हामी याद गरिराखेका छौँ तपाईँहरू चाँडो भन्दा चाँडो यहाँ आउनु होला